हेलो सुन्नुहोस् न यो नि प्लस पोइन्ट रेस्टुरेन्ट हो एक्चुवली चाहिँ नि मलाई नि मेरो घरमा एउटा बर्थडे पार्टी थियो कि त्यसको लागि चाहिँ बेलुका डिनरको लागि चाहिँ तपाईँहरूको रेस्टुरेन्टमा अनलाइन डेलिभरी हुन्छ हुँदैन रेस्टुरेन्टमा के के डिस एभाइलेबल हुन्छ भनेर जान्नु थियो कि अनि नि अँ नि तपाईँहरकोमा नि मेरो इस्पेसियल चाहिँ मलाई चाहिएको चाहिँ बर्थडे पार्टी डिनरको लागि चाहिँ मटर पनीर पनीर भयो होइन चिकन कौडी होइन यो सब तपाईँको रेस्टुरेन्टमा बनिन्छ बनिन्दैन् अहिले डिस के रेडी छ भनेर जान्नु नि थियो हो अनि तपाईँहरूको रेस्टुरेन्टमा चाहिँ अहिले एभाइलेबल डिस चाहिँ के के छ होला हौ एक्चुवली चाहिँ नि अब बर्थडे पार्टीको लागि हो बेलुका डिनरको लागि हो तपाईँहरू चाहिँ त्यसको लागि चाहिँ के सजेस्ट गर्नुहुन्छ कुन चाहिँ डिस चाहिँ रेस्टुरेन्टमा छ कुन चाहिँ बेलुकासम्म रेडी हुन्छ होइन के सजेस्ट गर्नुहुन्छ मलाई चाहिँ बेलुकासम्म चाहिएको अनि अनलाइन डेलीभेरी तपाईँहरूको त्यो एपहरू कुनै एपहरू त होला नि त हैन रेस्टुरेन्टको त्यो एपबाट तपाईँहरकोमा अर्डर गर्नु सकिन्छ कि अनलाइन ल्याउनु सकिन्छ कि कि आफै आउँनु पर्ने हो कि होइन अनि के के डिसहरू एभाइलेबल हुन्छ खासमा चाहिँ मलाई चाहिँ चाहिएको चाहिँ त्यही डिनरको लागि हो पनीरहरू भयो चिकन कौडी मटर मटनहरू चाहिएको थियो कि यो सब तपाईँहरूको रेस्टुरेन्टमा अभाइलेबल हुन्छ